मलाई चाहिँ कुकिङ स्थान अब स्कुल कुकिङ है कुकिङ स्थलहरू चाहिँ मलाई यहाँनेर केही थाहा छैन र अहिले जानु पनि पर्दैन किनकि हामी सब अनलाइनबाट पाइहाल्छौँ युट्युबबाट आइहाल्छ है त्यहीँबाट सिकेर बनाउँछौँ अहिले चाहिँ म जाँदिनँ पनि मलाई थाहा पनि छैन यहाँनेर कहाँ छ है कुकिङ उसको स्थानको अब मलाई केही थाहा छैन त्यसको लागि हामी चाहिँ अब अहिले अनलाइनमै हेरी हाल्छौँ अनलाइनमा सब दिइहाल्छ किनकि फोन छ अहिले युट्युबबाट दिइहाल्छ सब अनि त्यसमै हेरेर हामी बनाउनु सक्छौँ अहिले किनकि हामी जानु पर्दैन अहिले त्यसको लागि है अहिले चाहिँ सबै कुरा फोनबाट भइहाल्छ अनलाइन युट्युबबाट आइहाल्छ अहिले त हामी त्यहीँ अनलाइन अब युट्युबबाट हेरेरै सिक्छौँ अहिले काहीँ हामी टाढोहरू काहीँ जानु पर्दैन अहिले युट्युबबाट भइहाल्छ फोनबाट भइहाल्छ अहिले सब त्यही हेरेर सब सिकिहाल्छौँ